र हाम्रो यतातिर गाडीहरू त थुप्रै छ तर भन्ने बित्तिकै गाडीहरू पाइँदैन किनकि अब गाडीमा हामी कतिजना अब कम्ती हुन्छ पेसेन्जर र उहाँहरूलाई पनि अब बेसी चाहिन्छ पेसेन्जर किनकि अब के भन्छ एक दुइजना छ भने त बेसी कमाइ हुने होइन अन्त नि थुप्रै चाहियो जस्तै कि हामीहरू गाडीतिर जान्छु जस्तै कि म मेरो यहाँ स्कुलबाट म घर टोटोमा जान्छु अनि त्यहाँदेखिको अब बसहरू हुन्छ ट्रेनहरू हुन्छ एरोप्लेनहरू हुन्छ र अब ट्रेनमा चाहिँ अब यस्तो आवश्यकता छ कि के भन्छ अब ट्रेन त छ तर एभाइलेभल छ तर भन्ने बित्तिकै टिकटहरू पाइँदैन र अब थुप्रै मान्छे हुन्छ यता उता जाने अब के हुन्छ भन्ने बित्तिकै टिकट पाइँदैन र बसतिर पनि यस्तो भिड हुन्छ कति कतिवटा बसमा अब कतिवटामा चाहिँ अब के भन्छ अब पहिल्यै भनिसकेको हुन्छ कि यतिजना मात्र अँट्छ र तिनीहरूको त्यहाँ लेखिएको हुन्छ अब त्यहाँको टिकटहरू पाइँदैन जस्तै कि एरोप्लेनतिर भयो के भन्छ अब के भन्न सक्छु जस्तो कि त्यहाँतिर त अब टिकटहरू पहिला गरिरहेको हुनु पर्छ ज एक महिनाको एक महिनामा पछाडि जाने तर पनि तब अगाडि नै टिकट गरिराख्नु पर्छ के भन्छ नभए टाइममा पाइँदैन टिकट अनि त्यहाँदेखिको अब त्यस्तो तिनीहरूले धेरै चाहिँ अब आवश्यकताहरू हुन्छ त्यहाँको भन्ने बित्तिकै टिकट चाहिन्छ हैट् यता नआउनु त नि अब ल बसमा अनि त्यहाँदेखिको त्यहाँ अब बस र त पाइन्छ जस्तो कि तपाईँको ट्रेनहरूमा चाहिँ एकदम एभाइलेभल हुँदैन र अब यतातिर गाडीहरू पनि अब भन्ने बित्तिकै के भन्छ अब आफूलाई अर्जेन्ट छ भने पनि यतातिर अब त्यस्तो हुँदैन अब रिजर्भ गरेर गयो भने ठिकै छ अब यस्तो गाडीतिर ठिकै हुन्छ है यस्तो गाडीतिर ट्रेनतिर त त्यस्तो भनेर पाउने होइन ट्रेनतिर चाहिँ अब टिकटहरू चाहिँ पाउँदै पाउँदैन एकदम साह्रो पर्छ हामीहरूले यता उता जानु छ अर्जेन्ट भने पनि अब के गर्नु अब त्यो के भन्छ त्यो भनेर हुने होइन अन्त त्यहीँको अब बसतिर हो भने त अब अब भनेर अब के भन्छ बसतिर भन्नाले मेन त मा मेजिकतिर रिजर्भहरू गरेर जाँदा पनि हुन्छ अनि त्यहाँदेखिको अब हामीलाई यता उता जानु छ भने अब रिजर्भ गर्दा भयो तर अब भन्ने बित्तिकै सबजनाकोमा पैसाहरू हुँदैन अनि कतिजनाको अब के भन्छ अब प्रब्लम हुन्छ पैसाको अनि त्यहाँदेखिको अब भन्ने बित्तिकै पाइँदैन त्यही हो सबजनाको प्रब्लम र अब टोटोतिर त झन् भन्नै पर्दैन कि अब के भन्छ एकदम कम्ती हुन्छ ती मान्छेहरू भन्ने बित्तिकै पाइँदैन अब कति कति कहिले कहिलेतिर चाहिँ हुन्छ फेरि यस्तो भिड हुन्छ कि अब फेरि तब फेरि टोटै हुँदैन हाम्रो यतातिर तर एभाइलेभल त छ तर अब कति कहिले कहिले अब कतिजना रिजर्भमा जानु हुन्छ इन्टर बेस्ट अब बेसी छ भने पनि अब आधीलाई लानु बाहिर अनि आधी त्यतिकै हुन्छ अनि त्यहाँदेखिको अरू जगाकाहरूले जानु हुन्छ अनि अब भन्ने बित्तिकै पाइँदैन बसतिर पनि अब एरोप्लेनमा अब टिकट चाहिन्छ कति कति हप्ता कति महिनामा अब बाद जाने हो भने पनि अगाडि नै गरिराख्नु पर्छ टिकट अब त्यो अब टिकट गरिराख्यो त्यहाँदेखिको अब बाइ चान्स केही भएर जानु पाएन भने पछि अब त्यो टिकटको पैसा अब वेस्ट भयो त्यही हो प्रब्लम अब यतातिरको चाहिँ अनि त्यहाँदेखिको भन्ने बित्तिकै पाइँदैन अनि त्यहाँको अब गाडीतिर त झन् मेन प्रब्लम यस्तो हो कि अब भन्ने बित्तिकै रिजर्भ गरेर गयो भने हो त्यहाँनेरि रिजर्भको आबो थुप्रै पैसा दिनु पर्यो कि त्यही हो के हुन्छ बेसी मान्छे पाइँदा ठिकै छ अब के भन्न सक्छ अनि त्यहाँको अब रि के भन्छ अब उयो थुप्रै मान्छे छ भने त सबजनाले मिलेर रिजर्भ गरेर जाँदा ठिकै छ तर अब भएन भने त अब रिजर्भ गर्नु नि साह्रो छ किनकि अब सबजनाको अब पैसा एभाइलेभल हुँदैन अब त्यही प्रब्लम छ सबजनाको र अब के भन्छ आफ्नो घरतिर बाइकहरू छ त्यस्तोहरू छ भने त ठिकै छ तर अब टाढो टाढो टाढो टाढो जानु छ भने त अब रिजर्भ गर्नु पर्यो त्यहाँबाट अब कति कहिले कहिले अब मान्छेहरू कम्ती हुन्छ अनि त्याहाँको मान्छे थुप्रै छ भने सबजना मिलेर रिजर्भ गरेर ठिकै छ तर अब मान्छेहरू छैन अब रिजर्भ गर्नु सकेन अब सकेन भनेर अब त्यो के भन्छ अर्जेन्ट जानु छ भने त एकदम साह्रो पर्छ अब त्यही हो के भन्छ अब त्यही हो के म चाहन्छु कि यतातिर चाहिँ त्यस्तो खाले अब नहोस् अब के भनेर सोच्छ हामीले चाहेर हुने होइन तर नि अब यसै अब म अब त्यस्तो सोच्छु कि हाम्रो यतातिर चाहिँ त्यतातिरको एभाइलेभल भएको भए अब गाडीतिर भन्ने बित्तिकै जानु पाएको भए एकदम सुबिस्ता हुन्थ्यो र तर मैले भन्न बित्तिकै हुने होइन द्याट आई नो अब तर पनि के गरिदिन सक्छु अब अब त्यो चाहिँ मेरो सोच हो कि म भन्दै छु अब त्यहाँको अब गाडीतिर चाहिँ भन्ने बित्तिकै पाइने होइन हुन्छ थ्याङ्क यु